हेलो नमस्कार बैनी अन्त ठुलो झोला त निकै ठुलो बोकेर आएको जस्तो लाग्यो ए गुरुआमा चिनेँ चिनेँ चिनेँ किन चिन्दिनँ हौ अनि के के चाहियो हौ बैनी अहँ आउनुहोस् न आउनुहोस् लानुहोस् थुप्रो छ अहिले सिजनल सब्जीहरू पुरा छ मैले यहाँ थाक लगाएर राखिरहेको छ आउनुहोस् न इस्कुसको मुन्टा छ डल्ले खोर्सानी छ भिन्डी छ हो रायोको सागै भर्खर निकाल्दैछु रायोको सागै छ सुरु सुरुको हो रायोको साग त निकै महँगो छ है बैनी अनि फर्सीको गट्टा छ काँक्रा छ लौका छ भिन्डी छ हो अनि अब अरूलाई हो भने त म भिन्दै दाम गरिहाल्छु अब सधैँ लाने बैनी अन्त सधैँ लाने ग्राहकलाई दुई चार पैसा यसो छुटमा पनि म दिन्छु नि के लाने अन्त नानीको बर्डडे त छ अब कति कति चाहियो त्यो मलाई भन्यो भनेदेखि भइहाल्छ नि भिन्डी कति लाने भिन्डी लाने कि नलाने भिन्डी अँ हजुर हुन्छ हुन्छ अब भिन्डीको त ठक्कै दुई सौ रुपियाँ भइगयो दुई किलोको झोला ठुलो पैसा पनि ठुलै छ है अनि अर्ग्यानिक सब्जी हो हो तल मधेसबाट ल्याएको होइन यहीँकै चिज अन्त अर्ग्यानिकको चाहिँ अलिक दाम छ है बैनी योपालि चाहिँ अर्ग्यानिक बेचेको नि अँ अँ अँ हुन्छ हुन्छ फर्सीको पनि छ

छ छ छ अँ डल्ले खोर्सानी अनि अरू अँ अरू त अब यहाँको त्यो तामा छ बाँसको तामा यो तिते पनि छ मिठे पनि छ दुई किसिमकै छ अन्त अहिले अब यो साउन महिना हो हो साउन महिना हो अन्त मान्छेले त यहाँबाट त पुरापुरा लाँदैछन् साउन महिनामा माछा मासु चल्दैन माछा मासु नखानेले साउन बार्नेले नै पुरा लाँदैछ बैनी लगी राख्नुहोस् है सकिने त अब ए हुन्छ हुन्छ हुन्छ हुन्छ